परिवारमा महिलाहरूले माछा मार्नेको कुरा हो माछा मार्ने भन्ने चिज चाहिँ अब जस्तो कि हामी जस्तो मान्छे नदीमा गएर माछा मार्ने या माछा मारेर ल्याउने जस्तो यस्तो हामीलाई अब आउँदैन होइन अनि अब माछा मार्ने जस्तो अब दाइहरू जानुभएको छ भने चाहिँ हामी दाइहरूको अब दाइहरूको लागि खानापिना बनाइतुलाइ गरिओरि राखिदिन्छौँ अनि दाइ आएपछि दाइलाई हातगोडा धुने पानी राखिदिन्छौँ हातगोडा धोइसकेपछि उनीहरूलाई खानापिना दिन्छौँ हामी चाहिँ अब त्यस्तै नै गर्छौँ होइन सेवा गर्छौँ चाकर गर्छौँ दाजुभाइहरूको बाबाहरूको हामी त अब माछा मार्नु जाँदिनौँ कोही कोही औरतहरू अब जान्छन् गएर गर्छन् गरेर उतै माछा मारेर दिनभरि ऊ यो गरेर सङ्घर्ष गरेर ल्याएर बिक्री पनि गर्नु लान्छन् होइन तर अब हाम्रो चाहिँ समय हुँदैन हामी चाहिँ माछा मार्नु गोएर समुद्रमा गएर बसिरहन्छौँ र माछा मारेर ल्याउँछौँ घरमा हामी सक्दिनौँ अनि कुरा चाहिँ त्यही हो अनि अब महिलाहरूले गर्ने कामहरू भनेपछि अब महिलाहरूले गर्ने काम के हो त घरमा अब झाडु गर्ने पोछा गर्ने होइन अब बिहान उठ्ने नुहाइधुवाइ गर्ने पूजापाठ गर्ने आफ्नो ड्युटीमा जाने होइन अब कोही ड्युटीमा जाने हुन्छन् कोही गुरुआमा हुन्छन् होइन अब कोही अफिसमा हुन्छन् कोही अब पुलिसमा हुन्छन् कोही अब नर्स हुन्छन् होइन अब कोही त अब घर अब हाउसवाइफ हुन्छन् होइन आफ्नो बच्चाहरूलाई हेर्ने बच्चाहरूको टिफिनहरू बनाउने बच्चाहरूलाई टिफिनहरू दिएर बच्चाहरूलाई हेरचाह गर्ने हुन्छ किन अब कामै त्यस्तो हुन्छ होइन अब त्यस्तै काम गरेर महिलाहरूलाई बस्नुपर्छ किनकि महिलाहरूको त्यो काम हो हाम्रो त्यति गर्नुपर्ने नै हो गर्नैपर्छ भन्ने जिनिस सोच अब आफ्नो मनमा हुन्छ किन अब काम भनेको सानो होस् ठुलो होस् काम त कामै हुन्छ अनि कामको लागि त अब त्यस्तो केही सोच जस्तो मलाई लाग्छ जस्तो लाग्दैन काम होइन अब त्यही हो अब आइमाई मान्छे माछा मार्नु समुद्रमा जाँदैन किनभने ती समुद्रमा माछा मार्नु जानु भनेपछि आइमाई मान्छेलाई डर लाग्छ होइन सबै आइमाई एकप्रकारको हुँदैन कोही अब माछा मार्नु जान्छन् उतै माछासाछा मारेर ल्याउँछन् होइन बिक्रिबाटा गर्छन् यताउती गर्छन् त्यस्तै अब म हामी जस्तो मान्छे चाहिँ अब गएर समुद्रमा बसेर माछा मार्ने जस्तो यस्तो चाहिँ हामीलाई चाहिँ आउँदैन किनकि हामीलाई चाहिँ नदी देख्यो भने डर लागिहाल्छ हो अनि त्यो जग्गामा जानु र माछा मार्नु जस्तो चाहिँ मलाई सुविधा छ जस्तो लाग्दैन अब प्रतेक औरतमा आ हामीलाई पचास पर्सेन्ट होस् या एक सय पर्सेन्ट होस् त्यसमा चाहिँ सत्तरी असी पर्सेन्ट चाहिँ घरको काम गर्ने नै हुन्छ त्यस्तै तिस पर्सेन्ट चालिस पर्सेन्ट चाहिँ सायद नदीमा गएर यस्तै माछासाछा मारेर यताउती गरेर बेचबिखन गरेर घर चलाउने पनि हुन्छन् त्यस्तो चिज त्यस्तो चाहिँ मलाई लाग्छ तर अब